मेरो विचारमा चाहिँ अब ग्रामिण समुदायमा चाहिँ कृषि उद्योग सुधार गर्नको लागि चाहिँ अब के गर्न सकिन्छ भने चाहिँ अब सरकारले अब नयाँ नयाँ योजनाहरू ल्याउनु पर्यो अनि अब सरकारले त तर कृषि योजना त धेरै ल्याएको छ तर अब हाम्रो यस गाउँ क्षेत्रसम्म चाहिँ आइपुगेको छैन अनि अब पानीको लागि पनि कुलोहरू राम्रो बनाइदिनु पर्यो अनि अब राम्रो राम्रो किसिमको फसलको बिरुवा बिजनहरूलाई पनि अब सरकारले हाम्रो यस क्षेत्रको कृषकहरूलाई अब बाडिदिनु पर्यो अनि ती फसलहरू अब बजारसम्म पुराउनका लागि बाटो घाटोहरू राम्रो बनाइदिनु पर्यो अनि यति नै हो